अहिले वर्तमान भारतको स्वास्थ्य सेवा प्रणाली मलाई लाग्छ कि अलिकति सुधारमा गइरहेको छ र अन्य देश यो कम्प्यारिजन गर्दा नेपालसँग र बङ्लादेशसँग त्यो भन्दाखेरि चाहिँ एकदमै राम्रो भइरहेको छ र अहिले हाम्रो देशले भारतले जग्गा जग्गा जहाँ डाक्टर नपुगेको छ जग्गाहरू एकदमै एकदमै देहात जग्गाहरूमा पनि अहिले आशा आशाहरू खटाइरहेको छ अहिले एकदमै ग्रासरुटको मानिसहरूको निम्ति पनि एकदमै ग्रासरुट लेबलको नै एउटा क्लिनिकहरू स्वास्थ्य सेवा केन्द्रहरू खोल् खोलिरहेको छ र यो कुराले गर्दाखेरि गाउँघरको मानिसहरूलाई र विशेष जो मानिसहरूको निम्ति अस्पताल टाडो छ ती मानिसहरूको लागि एकदमै टेवा पुग्नु गएको छ र मेरो वरिपरिको सब् सेन्टर भनौँ एउटा बीएपी बिपिएचसीको मुनिको सब् सेन्टर एकदमै राम्रो चलिरहेको छ हामीलाई जब सानेतिनो हामी बिमार हुन्छौँ या हामीलाई केही चोटपटक लाग्दाखेरि त्यो सबै कुरा हामीले पाउनुपर्ने औषधीदेखि लिएर हामीले त्यो सेवाहरू हामीले पाइरहेका छौँ हाम्रो नजिकका क्लिनिकहरूबाट र आबो हाम्रो चुनौती भनेको नै के हो भने अझै यो बिपिएचसीहरू जति पनि छ योलाई अझै नै ठुलोभन्दा ठुलो बनाउने र वरिपरिको स्वास्थ्य क्लिनिकहरूलाई पनि अझै अझै नै धेरै नै फाइनेनसियली टेवा पुऱ्याएर चाहिँ यो क्लिनिकहरूलाई पनि अझै एड्भान्स बनाउने नै यो चुनौती छ हाम्रो अगाडि र अहिले भनौँ नै भने यता अहिले जुन जुन सानो सानो क्लिनिक र सानो सानो स्वास्थ्य केन्द्रहरू हाम्रो वरिपरि छ त्यसले हाम्रो निम्ति धेरै नै टेवा पुऱ्याइरहेको छ र पहिलाको भन्दा साफसफाईहरू पनि धेरै नै मेन्टेन छ हाम्रो अहिलेको जुन चाहिँ सबडिभिजनल हस्पिटलहरू बिपिएचसीहरूमा साफसफाई किफायतीपन र सेवा एकदमै राम्रो छ र सबै कुरामै एकदमै सुधार आइरहेको छ भनेर मलाई लाग्दछ र यो चाहिँ अब भनौँ हाम्रो हाम्रो एउटा देश एउटा भारतवर्ष चाहिँ डेपलोपिङ कन्ट्री भएको कारणले गर्दाखेरि अब यसको तुलना चाहिँ एकदमै डेपलप्ड कन्ट्रीसँग हामीले गर्न सक्दैनौँ किनभने डेपलप्ड कन्ट्रीहरूमा त धेरै नै उनीहरूको फाइनेनसियल इकोनोमिकल उनीहरू स्ट्रङ भएकोले गर्दा उनीहरूको सेवाहरू उनीहरूले प्रदान गर्ने हेल्थको कुराहरूमा धेरै नै एडभान्स भएर जान्छ तर अहिले हाम्रो यो इन्डिया जुन चाहिँ डेपलोपिङ कन्ट्री भएको कारणले गर्दा धेरै नै उन्नति स्वास्थ्यमा भइरहेको छ भनेर मलाई लाग्दछ